कुकिङ केवल महिलाहरूको लागि मात्रै होइन किनभने यो यो कुकिङ चाहिँ लोग्ने मानिसहरूले पनि गर्न सक्छ किनभने कुकिङ चाहिँ कुकिङबिना हामी केही पनि गर्न सक्दैन कुकिङ जस्तै कि अब कोही घरमा कोही महिला मान्छे महिलाहरू बिमारी छन् भने चाहिँ त्यति बेला लोग्ने मान्छेले चाहिँ त्यो पकाउन जायज हुन्छ किनभने महिलाहरूको लागि त्यो पकाउनु त्यो पकाउँदाखेरि चाहिँ अब आफैलाई पनि त्यो लोग्ने मान्छेहरूले बनाउँदाखेरि चाहिँ उनीहरू पनि कहीँ ड्युटी गएको टाइममा या त कहीँ गएको टाइममा उनीहरू पनि खान् खान् नखाइ चाहिँ बिजोग हुँदैन किनभने त्यो खाए आफैले सिकेको छ भने आफैलाई पनि राम्रो हुन्छ र म् महिलाहरूको लागि पनि काममा सजिलो हुन्छ किनभने एकजानाले पकाएको खाएर खाएर वाक्कै लागिरहेको छ भने जस्तै कि महिलाले पकाइरहेको छ घरमा होइन अन्त त्यो महिलाले आफैले पकाइरहेको खाना खाइ राखेको टाइममा अब आफैलाई कोही बेला वाक्कै लाग्छ त्यतिबेला चाहिँ लोग्ने मान्छेले ते त्यो अलिकति सहायता गऱ्यो भने राम्रो हुन्छ तर मलाई लाग्छ कि लोग्ने मान् मानिसहरूले पनि खाना पकाउनु पर्छ किनभने कहीँ जग्गामा गएर कोही पनि असुबि कोही जग्गामा गएर असुविधाहरू चाहिँ हुँदैन किनभने आफैले सिकिराखेको छ भने चाहिँ धेरै राम्रो हुन्छ आफैलाई हामी कहिले पनि भोकै बस्नु सक्दैन घरको परिवारहरू कहिले पनि भोको बस्नु सक्दैन जस्तै कि जहीँ गयो भने पनि तपाईँहरू जहाँ मजा गर्नु जानुहुन्छ जसमा कि घरमा केही स् स् अब साथीभाइहरू आयो अरे जसमा कि खाना बनाएर दिनु छ त्यहाँनिर महिलाले मात्रै गर्नुपर्छ भन्ने छैन अलिकिति लोग्नेले पनि कामलाई बटाइ दियो भने लोग् महिलाको लागि पनि काम सजिलो हुन्छ किनभने किनभने महिलाहरूले पनि धेरै पकाएर पकाएर हत्तु भएको हुन्छ र अन्त त्यसमा अँ लोग्नेहरूले पनि पकाउनु जायज हुन्छ किनभने महिलाहरूले महिलाहरूले भन्दा पनि राम्ररी लोग्नेहरूले पनि बनाउनु सक्छ कसैको घरमा कसैको घरमा जस्तै कि मेरै घरमा पनि मेरो दादाले मेरो मेरो दादाले खाना बनाउनु हुन्छ खानाहरू बनाउ पकाउनु हुन्छ र भाउजूहरूले पनि भाउजूलाई काममा अलिकिति भन्दा पनि ज्यादा हुन्छ ज्यादा काम बाँड्छ किनभने सबैजाना मिलेर त्यो पकाएको छ भने चाहिँ कसैलाई पनि एक दुस्रालाई सजिलो हुन्छ कसैलाई त्यो कामको पनि कामहरू पनि बाँडिन्छ अन्त अलिकिति भए पनि राम्रो हुन्छ तर मलाई लाग्छ कि कुकिङ चाहिँ महिलाहरूले मात्रै नगरेर लोग्ने मान्छेले पनि पनि गर्नैपर्छ किनभने घरमा सप् एकजानाले पनि कोही बिमारी भइहाल्यो भने पनि जसमा कि लोग्ने मान्छेले पनि हामीहरूलाई हातहरू बढाउनु सक्छ मलाई लाग्छ कि महिलाहरूले मात्रै पनि यो गर्नुपर्दैन किनभने लोग्ने मान्छेले नि यो काम गर्नुपर्छ जसमा कि उनीहरू पनि लोग्ने मान्छेहरू पनि कोही ड्राइभर हुन्छ कोही गाडी चलाउने हुन्छ कोही घरमा काम गर्ने हुन्छ कोही कोही किसान हुन्छ कोही राज राजमिस्त्री हुन्छ उनीहरूले आफै आफै पकाएर खाएको छ भने चाहिँ अब जस्तो कि बाहिरतिर गएर किनेर खायो भने त पैसा ज्यादा लाग्छ तर आफैले पकाउनु जान्दछ भने चाहिँ आफूलाई सजिलो हुन्छ किनभने बाहिर पैसा धेरै लाग्छ त्यो पैसाले त आफैले नै पकाउनु सिकेको छ भने चाहिँ त्यो पैसा आफ्नै घरमा चल्छ मजाले नै किनभने त्यो सुबिदा चाहिँ आफैले पनि सिकिराख्नु पर्छ जति नै टाइम आयो भने पनि आफैले मजाले कामहरू सिकेको राम्रो त्यो कुकिङहरू आफैले गरेको छ भने चाहिँ एकदमै मात्रमा आफैलाई धेरै धेरै आफैलाई धेरै नै सुविधा हुन्छ जसमा कि आज आज महिलाले पकाइराखेको छ भने आज तिमी काम नगर म आफै बनाउछु भने म आफैले एउटा आँट आउँछ कि म यो काम गर्छु मलाई मलाई पनि राम्रो राम्रो खानाहरू बनाउनु पुरा मनपर्छ जस्तो कि हामीले नयाँ नयाँ खाने हामीले नयाँ नयाँ खानेकुराहरू बनाउनु सिक्यो भने आफैलाई नै फाइदा हुन्छ आफैले यही यही कुकिङलाई नै हामीले एउटा आफूले राम्ररी एउटा कामको तरिकामा पनि हामीले लानु सक्छु किनभने त्यही हामीले कुकिङ गरेर पनि हामीले आफ्नो जीविकायापन गर्न सक्छ जसमा कि हामीले कुकिङ गर्न सिकेको छ भने चाहिँ कहिले पनि यसरी भोकै चाहिँ बस्दैन र हाम्रो फेम्लीहरूलाई पनि कोस् हामीलाई फेम्लीहूरलाई पनि कोही पनि भोकै चाहिँ बस्दैन किनभने कुकिङ गरेको छ भने नै कुकिङ सिकेको छ भने नै आफैलाई राम्रो पनि हुन्छ भोलिपर्सीको दिनमा गोएर हामीले आफ्नो साथीभाइलाई घरमा बोलाउँछ आफ्नो इष्टमित्र आफ्नो छरछिमेकी आफ्नो वरिपरिका सबैजानाहरू यसो मिलेर मिलेर खाएको छ भने पनि अँ यो त महिलाले मात्रै होइन यो लोग्नेले बनाएको मेरो लोग्नेले बनाएको भन्दाखेरि पनि त्यो पनि राम्रो सुन्छ अन्त त्यो खाँदाखेरि आफैलाई पनि राम्रो हुन्छ कसैले राम्रो हामीलाई आएर तैँले राम्रो मिठो खानेकुरा बनाइस् भन्दाखेरिलाई आफैलाई नि राम्रो लाग्छ मलाई चाहिँ लाग्छ कि यो चाहिँ यो कुकिङ चाहिँ केवल महिलाहरूले मात्रै होइन लोग्नेहरूले पनि गर्नु आवश्यकता नै छ किनभने आफै जहाँ पनि गएर पनि आफै काहीँनिर गोएर आफैलाई त्यस्तो केही नराम्रो पनि हुँदैन अन्त बाहिरतिरको पैसा खर्च गर्नुभन्दाखेरि चाहिँ आफैले नै बरु राम्रो राम्रो खानेकुराहरू बनाउनु सिक नयाँ नयाँ नयाँ नयाँ खानेकुराहरू बनाउनु सिक्नु त्यो त्यो सिक्यो भने चाहिँ आफैले आफै एक प्रकारले खाना पकाउँदा कुकिङ गर्दा गर्दा आफ्नो पनि टाइम वेस्ट आफ्नो पनि टाइम लाग्ने र केही कुरा सिक्नु पनि पाउने त्यसबाट हामीले सिक् कसैकोबाट आज आज महिलाले राम्रो बनाउँदैछ भने लोग्नेले अलिकति नमिठो बनाउँदैछ भने त्यो महिलाकोबाट नै हामीले नयाँ कुरा फेरि पनि लोग्नेले सिक्नु सक्छ हामी चाहिँ मलाई चैँचाहिँ लाग्छ कि लोग्नेहरूले पनि यो खाना पकाउन पर्छ होला किनभने उने यस्तो हो भोलिपर्सीको दिनमा गएर आफै ऊ आफैले चाहिँ बनाउनु चाहिँ सकोस् किनकि आफै त्यो आफैले खाना पकाएन भने आफैल भोकै हुँदैन जस्तो कि घोरमा कोही पनि छैन अरे तर त्यो घरमा चाहिँ अब आफैले नै खाना बनाउनु पऱ्यो भने चाहिँ आफैलाई पनि असुविधा हुन्छ किनभने आफैलाई घरको यत्रो चारजाना सदस्यमा एकजानालाई नि खाना बनाउनु आएन भने चाहिँ त्यो घरको सबै मा मानिसहरूमा त अलिकिति फेरि बिमार हुने चान्स उयो हुन्छ त्यही कारण चाहिँ मलाई लाग्छ महिलाहरू चाहिँ महिलाहरू भन्दा चाहिँ लोग्नेहरू पनि यो खाना बनाउनु चाहिँ सिकेको नै राम्रो लाग्छ मलाई चाहिँ हाम्रो घरमा चाहिँ महिलाले पनि खाना त्यति नै बनाउँछ र लोग्नेहरूले पनि त्यसरी नै बनाउँछ मलाई चाहिँ लाग्छ यो लोग्नेहरूले पनि खाना बनाउनु चाहिँ सिक्नुपर्छ